ए नमस्ते दिदी ए अस्ति नै मैले क्या तपाईँहरूको होटेल बुक गरेको थिएँ नि अन्त त्यहाँ तपाईँहरूको होटलमा चाहिँ ट्रेडिसनल ड्रेसहरू अभाइलेबल छ ए होइन कुन कुन चाहिँ जातको छ

ए हजुर त्यही त अस्ति त्यो तपाईँको त्यो उइसमा पनि देखेको थिएँ कि मैले ट्रेडिसनल ड्रेसहरू चाहिँ अभाइलेबल छ भनेर अन्त एक दुईवटा भिडियोहरू पनि सुट गर्नु थियो अन्त रिल्जहरू पनि बनाउनु थियो ए हुन्छ अन्त कहिले चाहिँ औ आउनु मिल्छ होला है ए हुन्छ तपाईँ अन्त म्यानेजर तपाई नै हुनुहुन्छ कि होटल म्यानेजर ए हुन्छ मलाई म उसो भए तपाईँलाई आउने बेलामा कल गर्छु नि ल ए ए हुन्छ हुन्छ हुन्छ राखेको